खेलकुदहरू गर्यो भने चाहिँ मान्छेहरूको जीवनमा धेरै फाइदाहरू छ जस्तो अब आफै डेली एक्सर्साइज भइबस्छ अब डेली खेल्नेहरू अझै अब राम्रो खेल्नु सक्यो भने अझ राम्रो प्लाटफर्महरू पायो भने के के अब मेडल्सहरू जितेर डिस्ट्रिक लेभल स्टेट लेभलहरूतिर पनि खेल्नु सक्छ अब खेलकुद गरिरह्यो भने अब एकदम फिजिकल फिट्नेस त्यो अब अब बुढो भएर पनि अब त्यो खुट्टा दुख्यो कुनी के दुख्यो भन्नेहरू चाहिँ हुँदैन अब जिउ चाहिँ एकदम फिट हुन्छ अब बुढो मान्छेरूले पनि पनि एक्सर्साइज त गरिरहनु पर्यो जिउहरू चलाउनै पर्यो किनभने अब अब त्यो एक्सर्साइजै राखेन भने फेरि केही गर्दाखेरि चाहिँ अब अलिकति केही ऊ योमै गर्दाखेरि चाहिँ अब खुट्टा दुखेर हुरुक्कै हुन्छ त्यही कारण एक्सर्साइजहरू चाहिँ अब खेलकुदहरू चाहिँ गर्नै पर्यो त्यस्तै छ